म कुनै कार्यशाला वा कुकिङ कक्षाहरूमा गएको छुइनँ र त्यहाँ मैले केही पनि सिकेको छुइनँ तर मैले गाउँघरको कुनै सामाजिक कार्यहरू हुँदा त्यसमा क्याटरिङ आई खानाहरू बनाउँछन् त्यसमा मैले उनीहरूबाट धेरै धेरै सिकिसकेको छु